अहिले रेडियो त प्राय हराइ नै सकेको छ र टेलिभिजन र छापाजस्ता संसारमा नेपाली भाषाको नेपाली भाषाको प्रयोग शुद्ध तरिकाले गरिएको हुन्छ जसमा हाम्रो मानिसहरूलाई बुझ्नमा सजिलो होस् भनेर यो यो यो उयो उद्देश्यले हामीलाई सिकाउन खोजेको हुन्छ र प्रयोग गरिएको हुन्छ नेपाली भाषा